र मेरो सबैभन्दा गर्वको उपलब्धि नै मेरो एचएसको रिपोर्ट थियो किनभने मेरो एचएसको रिपोर्ट अलिक राम्रो नै आएको थियो राम्रो मार्क्स थियो र राम्रो नै पोजिसन आएको थियो राम्रै फर्स्ट पोजिसन नै आएको थियो र त्यसै कारण मेरो घर फ्यामिली पनि मेरो फ्रेन्ड्सहरू पनि एकदमै खुसी थियो भने मलाई एकदमै प्राउड फिल भइरहेको थियो ताकि मेरो फ्यामिलीले पनि प्राउड फिल गराइरहेको थियो मैले र त्यसरी नै हामीलाई स्कुलद्वारा एउटा प्रोग्राम राखेर हामीलाई सम्मान जनाइने काम गरियो भने स्कुलबाट हामीलाई धेरै माया र एकदमै आशीर्वाद दिइयो हामीलाई प्राइजहरूको साथ हामीलाई एकदमै हामीलाई खुसी दिलाइदियो अनि हामी मलाई त्यति बेला एकदमै प्राउड फिल लाग्यो त्यो प्राइजहरू थाप्दा अनि स्कुल टिचर्सकोबाट आशीर्वाद थाप्दा र त्यो मार्कसिटहरू थाप्दा र हेर्दा राम्रो मार्क्स आएकोले गर्दा एकदमै मलाई प्राउड फिल भयो र त्यति मात्रै नभएर मेरो सबै फ्यामिलिस फ्रेन्डले पनि सबैजनाले मलाई कङ्ग्राचुलेसन्स दियो र टिचर्सहरूले पनि मलाई कङ्ग्राचुलेसन्स गर्दा मलाई धेरै खुसी लाग्यो